ए हिजोआज नानीहरूले खेल्ने खेल क्रिकेट भलिबल ताइक्वान्डो पब्जी बास्केट बल बेडमिन्टन खेल्छ पहिला पहिलाको पनि खेल्छ उनीहरूले फुटबल हाम्रो पालीमा पनि खेल्थ्यौँ फुटबल खेल्थ्यौँ भलिबल खेल्थ्यौँ

के भनेको थिएँ किङ खेल्थ्यौँ हामी पनि अब पहिला त सबै सबै खेलेकै हो खेल्थ्यौँ नै हामीले पनि